हेलो भाइ म कलकत्ताबाट घुम्नु आएको हामी परिवार आएको छौँ यो तपाईँको जुन एरिया छ बाग्राकोट यहाँ घुम्नु भनेर आएको हो तपाईँले हामीलाई अलिक गाइड गरेर सहयोग गरिदिनु सक्नुहुन्छ सुन्नुहोस् न कहाँ आउनुपर्ने अच्छा कुन कुन ठाउँ बाग्राकोट कु अच्छा ठिकै छ सुन्नुहोस् न के अरे यहाँ बाग्राकोटको के यो चियाबगान हो कस्तो एरिया हो अच्छा ठिकै छ कि सुन्नुहोस् न यहाँ कुन कुन जातिहरू बसोबास गर्छन् हौ अच्छा त्यसो भए यहाँ घुम्ने लायकको धेरै राम्रा राम्रा ठाउँ छन् जजस्तै एकदुईवटा उदा उदाहरण अच्छा यो गाउँको विशेष गरेर यहाँ यहाँ यहाँका मान्छेहरूले कुन कुन धर्मकर्महरू मान्छन् विशेष आच्छा ठिकै छ यहाँको जनसङ्ख्याहरू के कस्तो होला आच्छा पचास हजार है त्यसो भए ठिकै छ हामी आज तपाईँको यो तपाईँ भएको ठाउँमा हेलो ह हजुर हामी आज तपाईँको यो ठाउँमा भरे साढे चार बजीतिर आउँछौँ र तपाईँले हामीलाई अलिकति गाइड गरेर यसो गरेर घुमाउनु सक्नुहुन्छ

आच्छा विशेष खास गरेर चाहिँ अब तपाईँले थुप्रै ठाउँहरू भन्नुभयो मुख्य चाहिँ गरेर यो घुम्ने लाइकको ठाउँ चाहिँ कुन कुन हुनुसक्छ

आच्छा कति समय लाग्छ आधी घन्टा लाग्छ है त्यसो भए हामी दुई दिनमा यहाँको लोकेसनहरू यहाँको एभ्री जातिहरूसँग मेलमि मिलेर यहाँको कल्चरहरूबारे जान्न हामी अलिकति चाहन्छौँ किनभने यहाँ हामी विशेष गरेर घुम्नु नै आएको हो र यहाँको ट्रेडि ट्रेडिसन के छ धर्म कर्म के छ जातिपाती यसो तपाईँले यो हामीलाई घुमाउनु सँगसँगै यहाँको केही मान्छेहरूलाई केही समुदायको मान्छेहरूसँग नि भेट गराउनु सक्नुहुन्छ